हेलो हजुर भन्नुहोस् हजुर हजुर

ए म त तर्सेँ नि त्यही त टुर गाइड त होइन म ट्रेकिङको लागि कल गर्नु भएछ भनेर नि ट्रेकिङ भन्दाखेरि अब तपाईँलाई चाहिँ मतलब के के चाहिँ भन्दिनु म के बाटोहरू के भन्दिनु कस्तो के राम्रो हुन्छ भन्दिनु तपाईँ ट्रेकिङै गर्ने होइन गाडीमा त गाडीमा त जानु हुँदैन ट्रेकिङै गर्ने हो तपाईँ त्यसो भए तपाईँ अहिले दार्जिलिङमा हुनुहुन्छ है कहिले आउनुहुन्छ यता चाहिँ बुधबार त्यसो भए नि तपाईँ एक काम गर्नुहोस् ट्रेकिङ गरेर एक दिनमा त पुगिँदैन हो तपाईँ पहिला आएर चाहिँ जुन दिन तपाईँ अब ट्रेकिङ गर्छु भन्नु हुन्छ त्यो दिनको अगाडि अब तपाईँ बुधबार आउने कुरा छ भने तपाईँ बिहिबार मात्रै हिँड्नु पाउनु भयो त्यस्तो पाराको हुन्छ किन त्यस्तो चाहिँ किनभने अब तपाईँ सुके पोखरी आएर त्यहाँबाट गाडी लिनुपर्यो भ्यानहरू पाइहाल्छ पचास रुपियाँ गोटा हो माने भन्ज्याङ जाँदा भइहाल्यो भन्ज्याङ चाहिँ तपाईँको मेन स्टे पोइन्ट छ त्यहाँ चाहिँ अब त्यो चाहिँ तपाईँको भन्ज्याङमा चाहिँ बसेर चाहिँ त्यहाँ धेरै ठाउँ होमस्टेहरू धेरै नै छ सस्तो होमस्टेहरू पनि छ हो अन्त त्यहाँ बसेर चाहिँ त्यहाँ चाहिँ तपाईँ भोलिपल्ट बिहानै निस्किनु भयो भने चाहिँ धेरै नै डिस्टेन्स कभर हुन्छ अब सन्दकपू भनेको तपाईँको भन्ज्याङबड झन्डै बत्तिस तेत्तिस किलोमिटर जस्तो लाग्छ हो उकालो अन्त एक दिनमा साह्रो छ हजुर स्टार्टिङ पोइन्ट चाहिँ भन्ज्याङ भयो र भन्ज्याङबाट तपाईँ अब त्यहाँ उयो हुँदै होइन अब त्यो बाँसबोटे हुँदै हो त्यहाँबाट अन्त माथि तपाईँले तपाईँको यो गोर्खेहरू पनि छ मुनि तर गोर्खोबाट साह्रै नै सङकट हुन्छ त्योभन्दा राम्रो चाहिँ रोडै रोड अब यस्तो छ तपाईँको ट्रेकिङको बाटो चाहिँ के छ भने तपाईँको यो मेन रोड छुँदै फेरि साइडमा जाँदै फेरि मेन रोड छुँदै जस्तो रुट छ नि त सन्दकपूको चाहिँ तर त्यो गर्दा चाहिँ तपाईँको मेन अब तपाईँले चौध पन्ध्र किलोमिटर चलिसकेपछि चाहिँ तपाईँको स्टपेज चाहिँ हुन्छ तपाईँको तुमलिङमा तुमलिङ भन्ने जग्गा चाहिँ तपाईँको साह्रै नै फेमस छ त्यहाँ चाहिँ अब जहिले नै कुइरो लागिरहेको हुन्छ हो रोडकै माथिबाट अब बादलहरू गइरहेको हुन्छ अन्त तुमलिङमा चाहिँ गुराँसको त्यहाँको अब एकदम त्यो के भन्छ अब त्यहीँको हुन्छ नि उनीहरूले आफै बनाएको गुराँसको रक्सीहरू पनि पाउँछ हो तुमलिङ भन्ने जग्गामा हजुर अन्त हजुर हजुर हजुर तपाईँले त्यही गर्नु चाहिँ बेस्ट हुन्छ किनकि चौध पन्ध्र किलोमिटर हिनेर जाँदाखेरि हिँड्नु सह्रै पर्छ अब बिहानदेखि हिँड्नु भयो भने बिसाउँदै बिसाउँदै जाँदाखेरि त्यो अब सिनहरू हेर्दै जाँदाखेरि ठिकै हुन्छ हो तुमलिङ एकरात एकरातलाई तुमलिङ स्टे गर्दा चाहिँ त्यहाँबाट चाहिँ तपाईँ अझै अघाडि बड्नु भयो भने चाहिँ तपाईँलाई झन्डै कति अब चौध पन्ध्र भनेपछि यता सोह्र सत्र किलोमिटर जस्तो लाग्छ अझै त्यहाँबाट तपाईँ सन्दकपू पुग्नु हुन्छ सन्दकपूमा तपाईँको के छ भने स्टे गर्ने दुइटा जग्गा छ एउटा तपाईँको गर्मेन्टको भयो जिटिएले बनाएको त्यो सस्तो छ दुई सय दुई सय बिस दुई सय तिस गरेर होला अर्को छ तपाईँको सनराइज होटेल भन्ने त्यो चाहिँ महँगो छ त्यो अब मज्जाको होटेल हो खानासाना सब त्यहीँ छ मज्जाको छ अन्त सन्दकपू मात्रै जानुहुन्छ भने भइहाल्यो अब मेन तपाईँको वेस्ट बेङ्गलको अब हाइस्ट पिक भनिन्छ होइन सन्दकपूलाई त्यहाँबाट अगाडि तपाईँ जानुहन्छ भने चाहिँ फालुट हो त्यहाँबाट अगाडि चाहिँ अब फालुटको लागि चाहिँ तपाईँ अझै नै हिँड्नु पर्छ अझै दस बाह्र किलोमिटर अझै हिँह्नु पर्छ अघाडि फालुटको लागि चाहिँ हजुर फालुटलाई चाहिँ तपाईँको झन्डै कति अब दस बाह्र किलोमिटर हिँड्नु पर्छ भनेपछि वेदर त राम्रो चाहिन्छ त्यहाँको बाटो अलिक राम्रो छैन गाडीहरू पनि त्यस्तो जानु मान्दैन त्यहाँ चै अन्त बाटो अलिक राम्रो चाहिन्छ त्यसले गर्दा हिँडेर वेदर राम्रो छ कि छैन त्यो हेरेर गर्दा हुन्छ अन्त चाहिँ अब ट्र्याकिङको चाहिँ त्यही हो तपाईँको अब तुमलिङमा स्टे गरेर हिँड्ने रुट हिँड्ने रुटहरू पनि फालुटको चाहिँ अलिक नराम्रै छ हो सन्दकपूसम्म चाहिँ राम्रै छ फालुटको चाहिँ अलिक नराम्रो अलिक साँघुरो अलिक नराम्रो अलिक चेप्रे टाइपको बाटो छ हो अन्त चाहिँ अब हेरेर वेदरहरू हेरेर हिँडेको राम्रो तपाईँ चाहिँ हजुर हजुर हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ हुन्छ